हाम्रो यहाँ नेताहरू चाहिँ अब के भन्नु नेताहरूको कुरा गरेर हामीलाई त अब फाइदा त छैन के प्रब्लम त कति छ छ नि यहाँ न बाटो राम्रो छ न अब भनेको जस्तो कुरा सुनिदिनुहुन्छ धनीको कुरा सुन्नुहुन्छ गरिबको सुन्नुहुँदैन गरिबलाई चाहिँ पछाडि नै राख्नुभएको छ किनभने गरिबहरूको घर बन्नु छैन कत्तिको घर छैन कतिको घर कति प्रब्लम भइरहेको छ धनीको घर बनिन्छ पहिला नेताहरूको घर बनिन्छ त्यहाँदेखि सेकेन्डमा त जनताको त छैन जनतालाई त घरै त छैन यति साह्रो प्रब्लम भइरहेको छ हाम्रो हिल्स एरिया झन् सानो एरिया छ को अब नेताहरूले बुझेन भने कसले बुझिदिने कसले पनि त बुझिदिनु हुँदैन अब नेताहरू त पुरै छ नि अब आफ्नो आफ्नो पार्टीको नेताहरू छन् तर आफ्नो आफ्नै धुनमै छ त्यही त प्रब्लम त उनीहरूले जानेकै छ पहाडमा के चाहिन्छ कसो चाहिन्छ तर उनीहरूले यसो गरेको छैन राम्रोसित हेरेको पनि छैन गर्दैन पनि यहाँ झन् अब हाम्रो एरियामा झन् बाटो यस्तो साह्रो प्रब्लम छ ए बाटो बनाइदिन्छु भनेर भन्नु हुन्छ बिमारी मान्छे पनि लाँदा लाँदै कोही त बाटोमै मर्छ हाम्रो बाटो त्यस्तो खालको छ तपाईँहरूले पनि अब बुझिदिनु पर्छ हामी प्रब्लम चाहिँ यही हो